र समयसँगै पश्चिम बङ्गालको संस्कृति चाहिँ यस्तो परिवर्तनमा चेन्ज भइसकेको छ मतलब परिवर्तन भइसकेको छ कि अब पहिला पहिला हामीले होइन ढाकाको साडी र फरिया चोली चौबन्दीमा है छोरी मान्छेहरूले एकदम राम्रो भएर सजिनु हुन्थ्यो र छोरा मान्छेहरू चाहिँ दौरासुरुवाल अनि ढाका टोपी अनि कम्मरको पटुकीमा खुकुरी भिरेर हिँड्नुहुन्थ्यो र चाडबाडमा हाम्रो त्यही लगाउने रीतिरिवाज थियो है त्यो हाम्रो पुर्खाले मान्दैआएको तर अहिले पश्चिम बङ्गालमा त्यस्तो केही पनि छैन अहिले त टाढो टाढोसम्म हेर्दाखेरि हामीले ढाका चोली फरिया दौरासुरुवाल त्यस्तो हामीले केही पनि देख्नमिल्दैन होइन त्यस्तो हेर्नुको लागि अहिले हामीलाई चाहिँ खालि केवल नेपालमा गयौँ भने हामीले देख्छौँ त्यस्तो तर हाम्रो पश्चिम बङ्गालमा चाहिँ त्यसरी परिवर्तन भएर गएको छ पहिला हामी मादल बजाउँथौँ अब मजाले होइन डम्फूहरू बजाउनुहुन्थ्यो सेलोमा तामाङ सेलोहरूमा है अहिले आएर हेर्दाखेरि चाहिँ मादल डम्फू सबै हराएर गएको छ अहिले आएर हेर्दाखेरि चाहिँ खालि हारमोनी गिटारहरू यस्तैहरू मात्रै हामीले गाउँमा देख्नुको लागि पाइरहेको छौँ र यसरी नै हाम्रो सामाजिक सन्तुलन अलिकति बिग्रिरहेको छ पश्चिम बङ्गालको र यसलाई हामीले सुधार्नुपर्छ भन्ने मलाई चाहिँ चेष्टा अब मैले चाहिँ गरिरहेको छु है र अ अन्य जातिले पनि म गर्छु यसरी नै गर्नुपर्छ भनेर हाम्रो नेपालीमा एकदमै राम्रो छ यो है यो रीतिरिवाज चाहिँ हामीले नछौडौँ पुर्खाले गरिरहेको रीतिरिवाज हो यो र म चाहिँ त्यही भन्न चाहन्छु